मैले सानोमा फोटो खिचेको थियो यहाँ मेसपाडा आठ नम्बर गुम्बामा त्यति बेला क्यामरा एउटा मेरो साथी थियो उसले क्यामरा ल्याएर लु तिमीहरूको फोटो खिच्ने भनेर सान्सानोमा भर्खर यसै नौ दस वर्षको हुँदाखेरि खिचिदिएको थियो त्यो फोटोहरू मैले अहिले मजाले फ्रेम लगाएर फ्रेम लगाएर बनाएर सजाएर राखेको छु अनि ठुलो भएर पनि खिचेँ कति क्यामरा पहिले त थिएन हाम्रो पालिमा यो फोनहरू थिएन त्यही रिल्स वाला क्यामराले खिचेर राखेको थियो त्यो फोटोहरू निकालेर राखेको थियो अहिलेको समयमा चाहिँ त्यो फोटोहरू राम्रो लागेर चाहिँ फ्रेमहरूमा बनाएर मजाले सजाएर राखेको छु ठुलो भएर पनि खिच्यो बाहिर फेर जाँदा दिल्लीमा जाँदा पनि खिचेँ इन्डिया गेटमा खिचेको छु त्यहाँ मन परेर अनि फेरि पछाडि फेरि बाहिर गयो बाहिर बेङ्लोरतिर त्यहाँ जाँदा फेरि पनि नन् नन्दी होइन कहाँ पो हो महादेवको मन्दिरमा नै खिचेको छ अहिले त फोनको जमाना छ फोनबाट खिचेको छु त्यहाँनेरि चाहिँ त्यो चाहिँ बनाएको छैन त्यो चाहिँ फोनमा सेभ छ बनाउनु पर्छ त्यो पनि राम्रो राम्रो फोटोहरू निस्केको छ

के भन्छ

आदियोगीमा जाँदा चाहिँ दामी दामी फोटोहरू निकालेको छु मैले त्यही चाहिँ सबै फोनतिर छ त्यो त्यो पनि फ्रेममा बनाउँछु मन्दिरमा गएको एउटा चिनो पनि हुन्छ अहिले त बुढी भइसकेँ फोटोहरू पनि

खिच्नु नि मन लाग्छ राम्रो पनि आउँदैन तर पनि मन्दिरहरूतिर गएको बेलामा चाहिँ खिच्छु अन्त यसो निहुरो टिप्दा पनि फोटो खिच्नु मन लाग्छ अन्त अनि रनहरू गरेर फोन पाउँदाखेरि हातमा फोन पायो भने बिरालोको पनि खिच्छु

काम गरिरहेको बेलामा यसो भाँडा साँ भाँडा कुँडा धुँधा पनि खिच्नु मन लाग्छ खिच्छु पानी भरिरहेको बेलामा पनि खिच्नु मन लाग्छ

गाई बाख्रा चराउनु जाँदामा फोटो खिच्नु मन लाग्छ अहिले त हातमा फोन पाएर बुढेस कालमा फोन पाएर आधी उमेर गइसक्यो त्यही भएर चाहिँ पुरा फोटोहरू खिच्नु चाहिँ पुरा सोक छ क्या मेरो सानोमा त्यति खिच्नु नपाएर होला अहिले चाहिँ पुरा खिच्छु अन्त सपना त होइन मेरो यो फोटो खिच्ने रहर लागेको के रहर लागेर चाहिँ पुरा खिच्नु मन लाग्छ अनि मजाले फ्रेमहरूमा राम्रो राम्रो आएको छ भने चाहिँ फ्रेमहरूमा बनाएर खिच्छु ए अन्त मलाई फ्यामिली फोटो चाहिँ बनाउनु पर्ने छ फ्यामिली त्यो नानीहरूलाई भनेको फोटो खिचौँ न फ्यामिली फोटो भन्दाखेरि मान्दै मानेन दसैँको बेलामा चाहिँ फ्यामिली चारजना बसेर फोटो खिचेर त्यसलाई चाहिँ ठुलो फ्रेम बनाएर वालमा भित्तामा टाँग्नु पर्ने छ अन्त सजाएर राख्नु मन लागिरहेको छ त्यो फोटोहरू काम आउँछ मान्छे मरेर गए पनि फोटो हेर्दै याद गर्दै बस्छ नि त होइन त भएर चाहिँ मलाई फोटो खिच्नु फ्यामिली फोटो चाहिँ बनाउनु मन लागेको छ जस्तो आप्पा आमाहरूको पनि अन्त हामी चारजाना छजनाको चाहिँ ठुलो फोटो खिचेर चाहिँ त्यो चाहिँ खिच्नु मन लागेको छ ठुलो फोटो बनाएर चाहिँ भित्तामा टाँग्छु अनि मजाले सजाउनु पर्ने छ त्यो फोटो चाहिँ

यो फोनबाट खिचेर चाहिँ फोटो ठुलो बनाएर राख्नु पर्छ अहिले त क्यामराहरूमा त्यति खिच्नु पर्ने छैन अहिले त फोनमा भइहाल्छ

त्यो चाहिँ मजाले सजाएर राख्छु मैले त चाहिँ मलाई पुरा सपना जस्तो लाग्छ त्यो ठुलो फ्रेम फोटो बनाउनु चाहिँ